हेलो थोमस भाइ बोल्नु भएको थोमस भाइ तपाईँले नि जस्तै अब बुडा बुडीलाई हेर्नेलाई होइन मान्छे खोजिदिनु हुँदोरहेछ नि है मलाई पनि यहाँ घरमा चाहिएको थ्यो मेरो बोजू र बाजे छ कि अन्त बाजे बोजूलाई हेर्नकोलागि एउटा नर्स चाहिएको छ हौ केयर टेकर चाहिएको छ हौ के भन्छ नर्स जस्तै अब हेर्ने सबै कुरो छ तपाईँकोमा कुनै ए ए मलाई चाहिँ बाजे बोजूलाई एकदम राम्रो केयर गर्ने चाहिएको हौ नर्सिङ गर्ने चाहियो प्रेसरहरू नाप्नु पऱ्यो इन्जेकसनहरू लाउनु पऱ्यो कोहीबेला डक्टरकोमा लगिहाल्नु पऱ्यो हो यस्तो चाहिएको छ हौ तपाईँले एउटा राम्रो मिलाइदिनुहोस् न अँ अँ अँ अन्त पे चाहिँ कति लिन्छ होला त ए त्यो चाहिँ मिलाइदिनुपर्छ हाम्रो बाजे बोजूकोलागि ए हामीसँगै बस्छ कि खालि बिहानदेखि बेलुका चार बजीसम्म मात्रै हो ए मलाई चाहिँ अब डेको पनि चाहिन्छ राति पनि चाहिन्छ नाइटमा पनि बाजे बोजूलाई हप्तामा एक दिन त छुट्टी पाउँछै पाउँछ तर राम्रो केयर गरिदियोस् है

त्यो

अँ अब उनीहरूलाई पनि के हो कसो हो अलिक बुझ्नु पऱ्यो अँ घिनाउँदैन होला नि बाजे बोजूलाई स्याहार्नु पर्दा घिनाउँदैन होला नि बाजे बोजूलाई स्याहार्नु पर्दा